हेलो ए हामी मालबजार जानु पर्छ हौ एकताल ल त्यो त्यहाँ सपिङ गर्नु पनि छ हो कपडाहरू पनि किन्नु छ हौ मेरो नानीहरूलाई कि अन्त यसो साथीहरूसँग सल्लाह गरिओरि जाउँ न बाइकमा जानु कि ए स्कुटीमा जानु कि गाडीमा जानु हौ ए अँ भाडा चाहिँ कति लिन्छ र कसरी उठाउँदा हुन्छ हौ भाडा आज मालबजारको अँ

अँ हामीहरू सल्लाह गरेर साथीहरूसँग सल्लाह गरेर जानुपर्छ यसो मुख पनि फेर्नुपर्छ हौ घरको खाना कति खानु है अँ गरौँ न जाउँ न त त्यसो भने माइती होटेलमा पनि जाउँ यस्तो सपिङ गरौँ नानीहरूको लुगासुगा किनेर चाहिँ घुमेर आउँ अब वहाँ गएर अब हेरेर अब के खानु मन लाग्छ

हँ मासुभात खानु पर्छ अँ अँ अब चिकन खानुपर्छ खानाहरूमा हो अर्काले पकाएको मिठै हुन्छ नि त हौ चिकन पनि अँ त्यहाँ त पाउँछ नि त है माइती होटेलमा अँ अँ

ए ल ल ल रायोको सागहरू है पकाएको हुन्छ खानुपर्छ अँ हजुर अँ ल ल ल खानाहरू त मुख फेरेर खाने खालको हुने भयो